हाम्रो ठाउँबाट चाहिँ साउन महिनामा बोलबम जान्छ जलपेश अन्त त्यहाँ चाहिँ शिवजीको शिवजीको लिङ्ग छ र त्यहाँ चाहिँ पानी चढाउँछ अन्त चाहिँ पानी चढाउँछ अन्त त्यो पानी उनीहरूले चढाएर त्यो त्यो जलपेशको पानी चाहिँ यता ल्याएर पूजाकोठामा राख्छ उनीहरूले पूजा गर्नुको लागि